हाम्रो मासिक धर्ममा चाहिँ पहिला धेरै यो अशिक्षित कारणले गर्दाखेरि असुविधा थियो जस्तै खाना पकाउनु सक्दैन थियो र चुलामा जानु मनाही थियो र अहिले चाहिँ धेरै शिक्षित हुँदै आयो त्यसले गर्दा चाहिँ धेरै महिलाहरूको लागि पनि सुविधा भयो प्याडहरू निस्कियो र त्यसले गर्दाखेरि चाहिँ अहिले धेरै महिलाहरू पनि त्यस प्याडहरू लगाएर धेरै शिक्षित भएको छ र अझै पनि गाउँबस्तीमा यस्तै छ र कतिवटा गाउँबस्तीमा अझै पनि यस्तो प्याडहरू चिनेको छैन लगाउन जान्दैन र अझै पनि गाउँबस्तीमा यस्तै खालको प्याड लगाउने सिस्टमहरू छैन र पहिलाको जमानामा जस्तै चल्दैआएको छ र त्यसले गर्दाखेरि अहिले चाहिँ मासिक धर्ममा धेरै सुविधाहरू आएको छ